नेपाली भाषाका शब्दहरू धेरै नै राम्रो लाग्छ मलाई होइन हुन त अरू भाषाका शब्दहरू नराम्रो छन् अथवा हाम्रा भाषामा भन्दा निम्न कोटिका छन् भनेको चाहिँ होइन तर हाम्रो भाषामा यस्तो यस्तो शब्दहरू छन् जुन अन्य भाषामा छैन त्यसैले यस्ता शब्दहरू अनि वाक्यांशहरू अन्य भाषामा अनुवाद गर्न सकिँदैन जस्तै पिलित्त चिप्लिनु खितितिति हाँस्नु के साह्रो रोएको अम्बो थुचुक्क बस्नु झ्याप्प निभ्नु जुरुक्क उठ्नु जस्तो त्यस्तो शब्दहरू अन् वाक्यांशहरू अरू भाषामा छैन अनि त्यसलाई अनुवाद पनि गर्न सकिँदैन जस्तै गुन्द्रुक सिन्की किनेमा जस्तो खाद्य सामाग्रीहरूको

हाम्रो नेपालीमा मात्र छ पाउँछ हाम्रो नेपाली भाषालाई हाम्रो नेपाली साहित्यका निडी भन्न पनि सकिन्छ भाषा छ र नै हाम्रो अस्तित्व अहिलेसम्म बाँचिरहेको छ यसलाई हाम्रो साहित्यकारहरूले अझै साहित्यकारहरूले अझै विकास गर्नमा महत्त्वपूर्ण भूमिका निभाएको छ जसमा हाम्रो शिक्षाविद्हरू ले पनि हाम्रो भाषालाई विकास गर्नमा धेरै सहयोग भूमिका पुऱ्याएको छन् हाम्रो नेपाली भाषामा त्यस्ता धेरै धेरै शब्दहरू

जसमा